पत्र पत् पत्रकारिताको सहयोगमा धेरै समाचारहरू हामीले पढ्न सक्छौँ र यसैले गर्दाखेरि मिडिया मिडिया हामीहरू हाम्रो लागि धेरै सहयोगमा चलिरहेको छ